बिदान फास्ट फुड हजुर हजुर यताबाट दिपेन्द्र कि यताबाट दिपेन्द्र बोल्दैछु हजुर हाम्रो पच्चिस जुलाईको लागि चाहिँ हामीलाई एउटा पार्टी हाम्रो सानु फेमिली फङ्सन हुँदैछ कि त्यसको लागि चाहिँ तपाईँहरूको यो फास्टफुड सेन्टरबाट चाहिँ उयो अर्डर गरौँ भनेर नि हजुर तपाईँहरूले पार्टी अर्डरहरू पनि लिनु हुन्छ नि त है हजुर गेस्टको नम्बर चाहिँ हाम्रो लगभग तिसदेखि चालिस हुन्छ होला हाम्रो हामीले चाहिँ मेनुमा चाहिँ चिकन चौमिन भेज चौमिन अनि फ्राइड राइस हो अनि त्यसको साथमा चाहिँ एगरोल्स पनि राख्न आँटेको हजुर अन्त भयो भने भेज मोमोज् पनि राखिदिनु नि ए हुन्छ हुन्छ हजुर हजुर हाम्रो गेस्ट चाहिँ अघि भनेको जस्तै तिसदेखि चालिस हुन्छ कि तर हामीलाई चाहिँ जस्तै चौमिनमा हजुर चौमिन चाहिँ पैँतिसवटा होइन ल चिकनको चाहिँ अनि टेन चाहिँ उयो भेज बनाइदिनोस् कि हामीलाई हजुर फोर्टी फाइभ हजुर पैँतालिसवटा पैतालिसको एभेरेजमा राख्दैछौँ लाइक हामीले खाना चाहिँ हरेक आइटम चाहिँ पैँतालिस होस् तर जस्तै मैले अघि भेरिएसन भनेको जस्तै फ्राइड राइस चाहिँ जुन चाहिँ हुन्छ चिकन फ्राइड राइस चाहिँ हामीलाई फ पैँतालिसवटै दिनुहोस् हो अनि चिकन चौमिन चाहिँ हामीलाई पैँतिसवटा अन्त भेज चौमिन चाहिँ दसवटा त्यसरी नै अन्त मोमो पनि तपाईँले थर्टी फाइभ एभेरेज गरेर दिनुहोस् न ल हजुर थर्टी फाइभ अब प्लेट है अनि हजुर हजुर तपाईँले नोट डाउन गर्नुभयो यो सबैको बिल चाहिँ कति हुन्छ होला एभरेजमा भनिराख्नु नि ए नाइन थाउजन्ड फाइभ हन्ड्रेड हजुर नौ हजार पाँच सय है अलिकति डिस्काउन्ट त दिनु सक्नुहुन्छ होला नि है बेसी नभए पनि फाइभ पर्सेन्ट हुन्छ हुन्छ यसै नौ हजार पाँच सयको एभरेज आउँदैछ भने फाइभ पर्सेन्ट घटाउँदा पाँच सय रुपियाँ चाहिँ घटाउनु पऱ्यो नि एक्च्युल हो भने चाहिँ नौ हजार पच्चिस रुपियाँ हुन्छ के पच्चिस रुपियाँ पनि घटाइदियो भने चाहिँ नौ हजार चाहिँ ट्वाक्कै लाग्थ्यो नि त हजुर हामीलाई नि हुन्छ नि है फ्युचरमा पनि अर्डरहरू लिन्छ नि हजुर हजुर यो यो अर्डर तपाईँले फिक्सै गरिदिनुहोस् कि मैले नोट डाउन गरेको छु यो नम्बरमा म तपाईँले फेरि पच्चिस अगस्त ए एडभान्स पेमेन्ट गर्नुपर्ने हजुर हजुर कति कति ए आधा चाहिँ तिर्नुपर्ने हुन्छ हुन्छ म तपाईँको गुगल पेमा फोर्टी फाइभ हन्ड्रेड चाहिँ पठाइदिन्छु नि ल हुन्छ यो नम्बरमा छ है तपाईँको गुगल पे हुन्छ हुन्छ म तपाईँलाई एडभान्स पेमेन्ट चाहिँ अहिले गरिदिइराख्छु कि अन्त तर एकपल्ट त्यो मेनुमा चेन्जेस हुन्छ होला कि त्यही जुलाईमा मलाई एकपल्ट फेरि कन्फर्म गर्नु नि कल गर्नुहोस् न ल नभए म आफै कल गर्छु हजुर गेस्टहरू बढ्नु नि सक्छ घट्नु नि सक्छ है त्यही भएर नि ल हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ धन्यवाद